त्यही हो है खाना पकाउँदा मैले प्रयोग गर्ने भाँडाकुँडा र कटलरीहरू डेक्ची कराही पन्यु ताप्के दिउरे डाडु बोल होइन ढकनी मक्टु तावा आदि हुन् र यसको प्रयोग गर्नुको कारण चाहिँ विभिन्न खानाहरू पकाउँदा विभिन्न भाँडा वर्तनको हामीलाई आवश्यक्ता पर्छ र ती आवश्यक्ता अनुसार यी भाँडा वर्तनहरू भाँडाकुँडाहरू हामीसँग छ